ए आमा ए टिभी किनौँ भनेको थिएँ नि हजुर अस्ति क्या हो पापाले पैसा दिएको थियो त हो त्यसको टिभी किन्नु भनेको थियो नि कुन चाहिँ किन्नु अब अस्तिको त दिइहाल्नुभयो अस्तिको कुन चाहिँ थियो टिभी स्यामसङ है प्यानोरामा ए प्यानोरामा चाहिँ प्यानोरामा प्यानोरामा चाहिँ है ए सोनी किन्नु न राम्रो हुन्छ के अनि त ए ठुलो किन्नु है ठुलो किन्नु कतिको इन्चीको किन्नुहुन्छ होला हौ छत्तिस इन्चीको पाँच सय अब कुन्नि त अब छोडिदिएको पैसा त बिस हजार छ अब बिस हजारमा कत्रो पाउँछ होला दोकानमै दोकानेले देखाउँछ नि अब तपाईँसँगै हेर्नुपऱ्यो नि हजुर सोध्छु कि भिडियोकोनमा अनि त त्यो सोनीको भनेको जस्तो पाएन भने आजकल त त्यो फोनमा जोडेर पनि गर्दा हुनेहरू पाउँदो रहेछ त हो अनि त ऊ यो पनि पाउँदो रहेछ डिजिटल ऊ यो के पो भन्छ वाइफाई जोड्यो कि वाइफाई जोडिवरि चाहिँ त्यो के के हुँदो रहेछ नि हो युट्युब पनि टिभीबाटै हेर्ने

अब वाइफाई हाल्नु छैन नि त कुन्नि त कसरी ऊ यो गर्नु अनि त कि बहुत पुरानोखालको ल्याउनु पहिलाको जस्तै त्यो पनि हो अन्त एयरटेल टिभी जोडेर होला हो है कि जियो टिभी नै त्यस्तो है छत्तिस इन्चीको त्यसो गर्दा है पैसा त थप्दा भइहाल्यो नि तपाईँ थपिदिनुहुन्छ थपिदिनु नि अनि त अझै बिस हजार जस्तो ठुलो ल्याऊँ न अझै हुन्छ हुन्छ म हेर्छु कि फोटो खिचेर पठाउँछु हो तपाईँलाई मन पर्छ मन पर्दैन नत्र सँगै जाऔँ न ल

हुन्छ हुन्छ